मैले तपाईँकोमा अर्डर दिएको थिएँ पिज्जाको तर त्यो पिज्जा चाहिँ मेरोमा अहिलेसम्म डेलिभेरी भइसकेको छैन त मैले त त्यो टाइम हेर्दाखेरि अहिले यत्ति ढिलो भइसक्यो मलाई भोक लागिसक्यो होइन मैले त्यो घरमा चाहिँ अब बनाउनु टाइम लाग्छ भनेर चाहिँ मैले तपाईँलाई अर्डर दिएको थिएँ छिटो आउँछ भनेर तर अहिलेसम्म त्यो किन चाहिँ त्यो अर्डर आएकै छैन मेरोमा मैले वेबसाइट खोलेर हेर्दाखेरि त्यहाँ हेर्दाखेरि चाहिँ तपाईँहरू त्यहाँबाट त्यो आफ्नो जुन चाहिँ टाइम छ त्यो टाइममा त तपाईँहरू निस्किसक्नु नै भएको छ मैले हेर्दाखेरि त्यहाँ तिस मिनट थियो तिस मिनट तपाईँहरू निस्किसक्नु भएको छ तर म यहाँ चाहिँ किन मेरोमा चाहिँ त्यो डेलिभेरी नै भएको छैन किन मलाई अब त्यो मेरोमा त्यो खानाको उयो हुन्छ मेरोमा टाइम लाग्छ मलाई बेसी नै भोक लागिरहेको छ भनेर त मैले त्यो अर्डर गरेको नभए त म त त्यो अर्डर त गर्ने थिइनँ वेबसाइटमा हेर्दाखेरि पनि मैले वेबसाइट खोलेर हेर्दाखेरि पनि मेरो अर्डर त पार्सल भइसकेको देखाइरहेको छ तर मेरोमा पार्सल भएको छैन किन चाहिँ यत्रो बिना टाइम लगाउनुभएको तपाईँहरूले टाइम यत्रो बिना लाग्छ र त्यो तपाईँहरूले जत्ति टाइम देखाउनु भएको छ त्यो टाइममा त तपाईँहरू आइपुग्नुपर्ने हो नि त तर अहिलेसम्म तपाईँहरू किन चाहिँ आइपुग्नु भएको छैन